यदि मैले संसारको कुनै पनि ठाउँ घुम्ने मौका पाएँ भने चाहिँ म प्रथम चाहिँ म नेपाललाई नै रुचाउँछु किनभने चाहिँ अब नेपालमा चाहिँ अब हाम्रो भारतको गोर्खा अनि नेपालको नेपालीहरूको भाषा पनि मिल्छ र र हाम्रो बसोबासो पनि गर्ने तरिकाहरू पनि मिल्छ र त्यहाँको घुम्ने स्थानहरू पनि एकदमै राम्रो छ त्यहाँनिर जस्तो पोखरा भयो होइन धरान भयो त्यसरी नै अन्य ठाउँहरू पनि छ जुम्लाहरू भन्ने ठाउँहरू छ जहाँनिर चाहिँ हाम्रो बसोबासो र त्यहाँको बसोबासो गर्ने प्रायः प्रायः एउटै छ र त्यसैले गर्दाखेरि चाहिँ म त्यहाँ जान रुचाउँछु त्यहाँको कतिवटा ऐतिहासिक कुराहरू बुझ्नलाई र हामी म एउटा राइटर हुनुको कारणले लेखिका हुनुको कारणले गर्दा त्यहाँका लेखिकाहरूसँग हाम्रो सम्पर्क भइरहन्छ र त्यो सम्पर्क हुँदा उहाँहरूसँग पनि भेटघाट गर्ने हाम्रो एउटा सुअवसर पनि हुन्छ र एकदमै नेपालको धेरैवटा कुरा जस्तो हामीले ढेँडो खान्छौँ उहाँहरूले पनि ढेँडो खान्छ हामी ढेँडोसँग ढेँडो सिस्नो खान्छौँ ढेँडो सिस्नो खान्छौँ उहाँहरूले पनि होइन यस्तो खानपिन पनि प्रत्येक खानापिना पनि उहाँहरूसँग हाम्रो मिल्छ लगाइ लुन जस्तो हाम्रो नेपाली वेशभूषाहरू पनि उहाँहरूसँग मिल्छ हाम्रो प्रत्येक कुरा नै उहाँहरूसँग मिल्छ जस्तो चाडबाड पनि उहाँहरूसँग मिल्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो र यहाँको भिन्नता के हो भन्ने कुरो यहाँ हामीले हाम्रो यति हो बोल्ने लवाज चाहिँ अलिकति फरक पर्छ यहाँको र उहाँको जस्तो हामी यहाँ ढुङ्गालाई ढुङ्गा भन्छौँ भने उहाँले ढुङ्गो भन्नुहुन्छ र यी कुराहरू चाहिँ कसरी भएको होला भन्ने मलाई लाग्छ हामी डिसनेरी जस्तो डिस्नेरी छ शब्दकोशहरू यहाँको शब्दकोश र उहाँको शब्दकोशहरू हेर्छु शब्दकोशमा एउटै अर्थ हुन्छ एउटै यो हुन्छ बोल्दाखेरि हाम्रो त्यो बोल्ने लवाज चाहिँ भिन्दै हुन्छ हाम्रो उच्चारण गर्ने शब्दहरू चाहिँ एकदमै बेग्लै हुन्छ उहाँहरूसँग हाम्रो त्यो मिल्दैन जस्तो हामीले हामी काहीँ गइरहेछौँ भने काहीँ हामी यहाँ म यहाँ म यहाँ जाँदैछु भन्छौँ तर उहाँले हामी यहाँ जान लागिरहेका छौँ भन्छन् त्यस्तो कति धेरैवटा शब्दहरू उहाँहरूसँग मिल्दैन त्यसरी गर्दाखेरि चाहिँ म चाहिँ नेपाल चाहिँ जान चाहन्छु घुम्न चाहन्छु त्यहाँको पर्यटन स्थलहरू पनि एकदमै छ होइन जस्तै ध पोखरा धरान यिनीहरू चाहिँ एकदमै राम्रो जग्गा ठाउँहरू छ जुम्ला यो मकवानहरू भन्ने ठाउँहरू एकदमै राम्रो छ काठमाडौँहरू पनि एकदमै राम्रो छ र त्यसले गर्दाखेरि चाहिँ म काठ काठमाडौँ चाहिँ घुम्न चाहन्छु